मेरो चाहिँ प्रतिभा र सिप छ जस्तै मलाई डान्स गर्न गीत गाउँनु अनि अरू पनि ड्रइङ अरू पनि मनपर्छ तर बेसी जस्तो चाहिँ म डान्सिङ र सिङ्गिङमा छु म डान्सिङको लागि चाहिँ म क्लासहरू जान्छु राजेन गुरूङ सरले गराउनुहुन्छ त्यहाँ चाहिँ हामी एकदम नेपाली प्युर नेपाली गीतमा डान्सहरू गर्छ हामी त्यहाँ चाहिँ अनि सिङ्गिङको चाहिँ म आफै घरमा प्र्याक्टिसहरू गर्छु फ्री टाइम हुँदा अनि ड्रइङहरू अब अरू मलाई मन पर्ने कुराहरू म गर्छु तर बेसी जस्तो चाहिँ म डान्सिङको लागि फोकस गर्छु किनभने मेरो एउटा डान्स गर्ने चाहिँ एउटा इच्छै छ अनि त्यो कारण त्यसको लागि म क्लासहरू पनि गइरहेको छु जस्तो हाम्रो त्यो डान्सको क्लास चाहिँ स्याटर्डे सन्डे हुन्छ किनभने अरूबेला स्कुलहरू हुन्छ मन्डे टू फ्राइडे स्कुल त्यहाँदेखि चाहिँ स्याटर्डे र सन्डे चाहिँ हामी डान्स प्र्याक्टिस गर्न जान्छ अनि मन्डे टू फ्राइडे फ्री टाइममा अब स्कुलहरूतिर फङ्सनहरू हुँदा चाहिँ म त्यहाँ डान्स पनि अनि सिङ्गिङहरू पनि गर्छु